नेपाली भाषाको उत्पत्ति संस्कृतबाट भएको हो त्यसैले नेपाली भाषामा लेखेको भानुभक्तद्वारा रचित रामायणमा संस्कृत भाषाको बढि प्रयोग भएको देखिन्छ ए यो बाहेक नेपाली भाषामा अन्य क्षेत्रीय बोली हरूको पनि आगन्तुक शब्दहरू परेका छन् हाल नेपाली भाषाभन्दा पनि अङग्रेजी भाषाका शब्दहरूको प्रयोग भएको देखिन्छ